तपाईँकोबाट यस्तो यहाँनिर कालिम्पोङमा धेरै यस्तो क्राफ्टको चिजहरू जस्तै अब ब्याम्बोको भयो वुडको भयो तपाईँद्वारा अब जति पनि बनिने कुराहरू मैले फेसबुकमा इन्स्टाग्रामतिर देखेको कारणले तपाईँसँग केही समय लिनुको लागि यो बिषयमा केही बात गर्नुको लागि चाहिँ तपाईँहरूसँग सम्पर्क गरेको के तपाईँ यस्को लागि केही समय दिनु सक्नुहुन्छ

हजुर अनि तपाईँले यो कहिलेदेखि सुरु गर्नु भएको होला तपाईँलाई यतिको लामो समयसम्म तपाईँले यो काम गर्नु हुँदैछ तपाईँलाई कस्तो खालको आय आयमा चाहिँ कस्तो खालको अब बृद्धि अथवा त्यस्मा नोक्सानी तपाईँले कस्तो अनुभव गर्नुभएको छ